र गायन भन्ने मेरो लागि एउटा रुचिको विषय हो र गीत गाउनु मलाई धेरै नै मनपर्छ र भविष्यका लागि अहिले चाहिँ मैले त्यस्तो कुनै कुरा सोचेको छैन र यदि सकेँ भने अरूले नै लेखेका गीतहरूलाई एउटा सङ्गीतबद्ध पारेर प्रकाशमा ल्याउने एउटा इच्छा छ र त्यस्तो किन मनपर्छ भन्ने अब सङ्गीत मात्र एउटा यस्तो चिज हो मानिसको मनलाई एकदमै प्रफुल्लित तुल्याउने एकदमै राम्रो बनाउने सङ्गीत एउटा राम्रो माध्यम हो र त्यसैले गर्दा सङ्गीतप्रति मेरो यत्तिको रुचि भएको हो र सङ्गीत ले गर्दा नै मान्छेको जीवनमा हर्ष उल्लास आदि कुरा आउँछन् र सङ्गीत मान्छेको जीवनमा एउटा महत्त्वपूर्ण पक्ष हो भन्न सकिन्छ